मेरो घरमा बनाउने जुसहरू भन्नुमा अब पुदिनाहरू छ घरमा रोपेको त्यही अब पुदिना अब अलिअलि त्यो बिरेनुनहरू त्यो जिराहरू अलिअलि मिसाएर चाहिँ नुन अलिकति हालेर बनाउँछु पेटलाई पनि सन्चो हुन्छ मेरो आमा पनि बिमारी छ त्यही भएर आमालाई पनि दिन्छु दारिम रोपेको छु दारिमकै मिक्सीमा हालेर जुसहरू बनाउँछु त्यही अब अब दारिमको जुस त अब खुनहरू बनिन्छ बिमारीको लागि पनि राम्रो त्यही भएर दारिमहरूको पनि बनाउँछु अब अहिले म्याङ्गोहरूको सिजन म्याङ्गोहरूको पनि बनाउँछु अब विशेष गरी अब हामी पनि खान्छौँ मेरो आमालाई पनि दिन्छौँ घरमा सबैले फेरि मनपराउँछ यस्तो एप्पलको पनि बनाउँछौँ अब त्यही हो सबै मिक्सीमा हालीओरी मज्जाले उयो के हरे त्यो मिक्स मिक्स पारिओरी हो त्यहाँदेखि चाहिँ हो त्यसरी नै हामीले जुसहरू बनाउँछौँ अन्त अब त्यही हो जुसहरूमा बनाउँदा मेरो त्यसरी नै अब कोही बेला अब निम्बुहरूको पनि अब अब गरम बेसी भएको छ भने अब निम्बुहरूको पनि बनाउँछु त्यही हो अब निम्बुहरूले पनि अब अलिक खुनहरू बढाउँछ अलिक पेट सफा गर्छ भन्छ त्यही भएर निम्बुहरू पनि अलिअलि नुनसुन चिनी हालेर यसो अलिअलि बनाउँछौँ त्यही हो त्यसरी नै बनाउँछौँ जुसहरू त मैले घरमा सबले मन पनि पराउँछ जुसहरू